हाम्रो गाउँमा जल निकासको व्यवस्था एकदमै राम्रो छ घरको छेउमा एउटा नाला छ नालामा घर हर घरबाट एकएकवटा नालाको पाइप निकालेको छौँ र पाइपबाट चाहिँ पानी बाहिर जान्छ र त्यो पाइप चाहिँ नालीको रूपबाट तपाईँको नदीमा जान्छ र राम्रोसँग पानी पार हुन्छ सप्लाई हुन्छ यसलाई अझै राम्रो गर्नु छ भने हामीले नालीको सफाई गर्नुपर्छ हामीले पाइपको सफाई गर्नु पर्छ र जो नाली अगर गड्डा अलिक राम्रोसँग खनेर अलिक गैह्रो बनाएर पानीहरू राम्रोसँग पार हुने नाली वा जङ लायो कि छैन पाइप सफा गर्ने पाइपमा केही जमेको छ कि छैन त्यो पाइपलाई हेरेर पाइपको त्यो जङ जमेको चिजहरूलाई निकालेर त्यसलाई राम्रोसँग उ गरेर पानी जाने जग्गा राम्रो बनायो त्यसपछि चाहिँ अब चाहिँ गाउँको उयो चाहिँ नालाहरू एकदम साफ हुन्छ र जल राम्रोसँग निस्किन्छ र यो नदीमा राम्रोसँग गएर एकदम साफ सुथ्रा रहनेछ